हाम्रो यो ठाउँको हाम्रो यो ठाउँको मान्छेहरू चाहिँ नेपालमा लाग नेपालमा बनिएको नेपाली फिल्महरू धेरै रुचाउँछन् र यहाँ हेर्ने गर्छ र हलमा पनि भिडाभिड भएर टिकटहरू पाउन पनि गाह्रो हुन्छ र गाह्रो हुन्छ हलमा हप्तादिन पिक्चर लाग्छ अब हप्तादिनै पुरै भिड हुने भिड हुन्छ र यहाँको मान्छेले चाहिँ धेरै जस्तो पिक्चर हेर्ने गर्छ र यहाँ मेला यो ठाउँंमा मेला पनि लाग्छ मेलामा नि पुरा भिडाभिड हुन्छ मेलामा पनि पुरा भिडाभिड हुन्छ मतलब पिङहरू पिङहरू सर्कसहरू हुन्छ पुरा भिड भएर यहाँको मान्छेहरू सिङ्गिङ डान्सिङ तिर पनि उत्साहित छ

फिल्म झन् धेरै हेर्ने रुचाउँछन् यहाँको मान्छेहरूले पिक्चरहरू पिक्चरहरूलाई धेरै हेर्ने गर्छ यहाँको मान्छेहरू कलाकार हरू पनि धेरै छन् यहाँका मान्छेहरू कता कता गएका छन्